मेरो क्षेत्रको रोचक पक्षभन्दा भन्नपर्दा दार्जिलिङको बिचोबिचमा पर्ने तारादेवी मन्दिर हो जहाँ चाहिँ गएर केही भाकलहरू राख्यो भने चाहिँ पुरा हुन्छ भनेर मान्छेहरूको विश्वास छ त्यो मन्दिरमा चाहिँ देवीको मूर्ति छ त्यो मूर्तिलाई चाहिँ सबैजनाले पुज्ने गर्छन् यो हाम्रो आई अहिलेघरि चाहिँ हाम्रो क्षेत्रको चाहिँ एकदम रोचक क्षे रोचक क्षेत्र रोचक जग्गा भनौँ यही तारादेवी मन्दिर हो